र मेरो घरमा चाहिँ बगैँचा छ र म सधैँ नै फुल रोप्ने गर्छु र यो फुल चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ सिजन सिजनको फुल हुन्छ र जस्तै कि अब सिनेरिया भयो बेगुनिया भयो अर्किड भयो सयपत्री भयो यो सिजन सिजन को फुल हुन्छ र यो मो एक्दमै राम्रो लाग्छ यो फुल रोप्नुको लागि र मेरो आफ्नै बगैँचा पनि छ र मो फुल स्याहार्ने पनि गर्छु र स्याहार्छु पनि है मलाई राम्रो लाग्छ है त्स कतिवटा कुरोहरू अब यस्तै हुन्छ कि कतिवटा किनेर ल्याउनु पर्छ र अब त्यसको लागिम् आबो पैसा लाग्छ एता उता मलहरू ल्याउनु पऱ्यो जंगली मल किन्नु पर्यो गाईको मल किन्नु पर्यो माटो त पाई हाल्छ है त्यसको लागिम् पैसा नै चाइयो र अलि अलि त खर्च हुन्छ फुल रोप्नु भनेर मात्तै हुदैन फूल रोप्नुको लागिम् अलिक खर्च त चाँहिन्छ